हेलो हेलो अङ्कित बोलेको हो ए हामीहरू साथी साथी पिकनिक जाने भनेको होइन अन्त कहिले जाने भएछ त ए भोलितिर ए होली ए को को जाने भयो ए ल ल कहाँ जाने भयो त अन्त ए अनि कहाँ जाने

अब को को छ उनीहरूलाई नि सोधेर फिक्स गर केमा जाने हो अन्त अब भाडा गाडीहरू कति लिन्छ सोध्नु कति गरेर उठाउने ए हुन्छ अन्त वहीँ पकाएर खाने कि बनाएर लाने खानाहरू ए त्यही त अब यहीँ छ नि त सेडहरू त अन्त

ए त्यो भइहाल्छ नि गाडीवाला त ए ल ल सोधेर भन्नु नि त अन्त मलाई हुन्छ सोध्नु अन्त कस कति भाडाहरू लिने केमा जाने सबै सोधेर भन्नु नि मलाई ल हुन्छ राखेँ बाइ बाइ ल